कालिम्पोङ जिल्लाले सामना गर्ने मुख्य चुनौतीहरू रोड नराम्रो भएको कारण अनि जिल्लामा बेसी मान्छेहरले करप्ट गरेर ति जिल्लाको मानिसहरू बेरोजगारी भएका छन् अनि अवसर चाहिँ हाम्रो ठाउँतिर धेरै टुरिजम् प्लेसहरू छन् अनि त्यो टुरिजम् प्लेसहरूमा बाहिर बाहिरको टुरिस्टहरू घुम्न रमाइलो मनोरञ्जन गर्न आउँछन् अनि हाम्रो जिल्लाको कति बेरोजगारीहरू रोजगारी पनि हुन सक्छन् जिल्लालाई राम्रो बनाउनका लागि सरकारले हाम्रो जिल्लामा राम्रो राम्रो टुरिजम् प्लेसहरू भयो टुरिस्टहरू आउने जुन त्यो बाटोहरू हुन्छ बाटोहरू राम्रो राम्रो बनाइदिनु पऱ्यो अनि त्यसले गर्दा हाम्रो जिल्लाहरू एउटा प्राथमिक एउटा ठाउँमा आउँछन् हाम्रो जिल्लाको बडिबढाई हुन्छन् त्यसैले गर्दाखेरि त्यसैले गर्दाखेरि सरकारले हाम्रो जिल्लामा धेरै राम्रो राम्रो चिजहरू गर्नु पर्ने छ